हामीलाई चाहिँ गभर्मेन्टबाट अब एसएलजीलाई अब लोनहरू दिन्छ अब हैन लोनहरू अब कम्ती इन्ट्रेस्टमा दिन्छ त्यो लोनहरू ल्याएर चाहिँ हामीले कसैले अब बाख्राहरू पाल्दैछ कसैले कुखुराहरू पाल्दैछ त्यसमा चाहिँ अब सरकारले दिएको लोनमा चाहिँ अब धेरै नै राम्रो भइरहेछ धेरै नै अब सबैले अब आफ्नो आफ्नो उन्नतिहरू गरेर देखाउँदैछ सरकारलाई धेरै नै हेल्प भइरहेछ हामीलाई एसएलजीलाई अब सरकारले दिनुभएको लोनमा त्यो लोनले गर्दाखेरि चाहिँ अब धेरै उन्नतिहरू गर्नु पाउँदैछौँ धेरै नै अब हामीलाई फाइदाहरू भइरहेको छ त्यो लोनले गर्दाखेरि चाहिँ अब हामीलाई त्यसमा अब बाख्राहरू पनि कोही बेला बाख्राहरू पनि दिन्छ बाख्राहरू पनि लिएर आएर अब बाख्राहरू पाल्छौँ बाख्राबाट पनि अब धेरै नै अब हामीलाई लाभहरू हुन्छ धेरै नै अब हामीले पैसाहरू कमाउन सकिरहेको छौँ सरकारले दिनुभएको प्लानहरूले चाहिँ अब धेरै नै नाफा भइरहेको छ हामीलाई गाउँघर बस्तीहरूमा लोनहरले गर्दा त्यो लोन जुन लोन दिनुहुन्छ कोही बेला कुखुराहरू पाउँछौँ कुखुराहरूले गर्दा पनि धेरै राम्रो भएर गएको छ कुखुराहरू पालेर सरकारको त्यो लोनमा चाहिँ अब धेरै कुखुराहरू भयो बाख्राहरू भयो त्यसले गर्दाखेरि धेरै हामीलाई हेल्प भइरहेको छ सरकार पक्षबाट अब धेरै जस्तो भन्दा अब एसएलजीलाई एसएलजीले अब हामीलाई छ लाखहरूसम्म अब लोनहरू पाउँछौँ छ लाखहरूसम्म लोनले गर्दाखेरि चाहिँ अब धेरै हामीले अब कामहरू राम्रो राम्रो कामहरू गर्न सकिरहेका छौँ अब हाम्रो परिवारहरू राम्रोसँगले चलाउन पाइरहेको छौँ लोन लिएर आएर लोन अब चलाउन जान्यो भने एकदमै राम्रो छ हैन हामीले अब एसएलजीले छ लाखसम्म लोनहरू पाउँदैछौँ त्यो छ लाख लोनले अब हामीले धेरै उन्नतिहरू गर्दैछौँ अब इन्ट्रेस्ट अब कम्ती छ हैन अब इन्ट्रेस्टहरू कम्ती हुनाले गर्दाखेरि हामीले अब राम्रो प्रकारले अब त्यो लोन लाई अब चलाउनु जान्यौँ चलाउँदैछौँ अब चली नै रहेको छ अहिलेसम्म त्यो लोनले गर्दाखेरि अब अरूबाट ल्यायौँ भने इन्ट्रेस्टमा पैसाहरू ल्यायौँ भने हामीलाई महँगो पर्छ अब यसमा हामीलाई सरकारले दिनुभएको कुरोमा चाहिँ अब धेरै राम्रो धेरै नाफाहरू भएर गइरहेछ धेरै नै सरकार पक्षबाट हामीलाई अब हेल्प मिलिरहेछ हैन यसैले प्रायः जस्तो एसएलजी ग्रुपलाई चाहिँ अब एकदमै राम्रो भइरहेछ जस्तै गाउँघरमा त अब हाम्रो बाख्राहरू भयो कुखुराहरू भयो यिनीरू पुरा नै चल्छ कसैले अब बिजनेस गर्छ कसैले अब गुवाहरू को कसैले अदुवाहरूको कसैले कुच्चोहरूको त्यो पैसाहरू ल्याएर चाहिँ हामीले त्यसमा अब इन्भेस्ट गर्दैछौँ त्यसमा इन्भेस्ट गरेर हामीलाई धेरै नै नाफाहरू भइरहेको छ धेरै राम्रो भएर गइरहेको छ त्यो लोनले गर्दाखेरि धेरै नै हेल्प भइरहेको छ हामीलाई जुन सरकारले दिनु हुँदैछ हाम्रो अब लोनहरू प्रायः जस्तो अब लेडिजहरूले एकदमै राम्रो गर्दैछ लेडिजहरूले एकदमै राम्रो चलाएर गइरहेको छ धेरै नै खुसी छौँ धेरै नै उन्नति गरिरहेको छौँ हामीले त्यो लोनको कारणले गर्दाखेरि धेरै हेल्प मिलेको छ सरकार पक्षबाट धेरै खुसी छौँ हामी गाउँ घर बस्तीकोहरू एकदमै अब ठुलो हेल्प पाएको छौँ अहिले हामीले सरकार पक्षबाट सरकारले जति पनि अब गर्नुहुँदैछ जति पनि दिनुहुँदैछ लोनहरू धेरै नै हामीले उन्नति गर्दैछौँ धेरै नै राम्रो गरेर पैसा कमाउन सकिरहेका छौँ राम्रो प्रकारले धेरै नै अब राम्रो हुँदै जाँदैछ धेरै पैसाहरू कमाएर राम्रो कामहरू गरेर हामीले सरकारलाई देखाई नै रहेको छौँ राम्रो भएर गइरहेको छ